मलाई परिकारहरूमा सबैभन्दा टफ बनाउनु लागेको भनेको चाउमिन हो र चाउमिन चाहिँ मलाई किन टफ लाग्छ भन्दाखेरि चाहिँ अब तपाईँहरूलाई म एउटा विस्तारमा सबै सम्झाऊँ बुझाऊँ बुझाउँदैछु है टफ चाहिँ किन लाग्छ भन्दाखेरि सबभन्दा पहिलो कुरामा तपाइँले एकदमै त्यो कुरालाई मेजर गर्नु पर्छ है पकाउँदाखेरि मेजर मतलब कस्तो खाले मेजर गर्नु पर्छ भन्दाखेरि सबभन्दा पहिला चाउलाई उमाल्दाखेरि कति मिनट उमाल्नु पर्ने दसदेखि कति मिनट उमाल्नु पर्ने त्यो तपाईँहरूले एकदमै टाइमलाई पुरा याद गरेर उमाल्नु पर्ने पर पर्छ र त्यो उमाली सके पछि त्यसलाई धुन धुनु पऱ्यो है धोएर राख्नु पऱ्यो त्यो उमालेर ठिकैको पाक्नु पर्छ किन भन्दाखेरि ज्यादा पाकेको पाकेको हुनु हुँदैन चाउ कम्ती पाकेको हुनु हुँदैन चाउ ठिकैको मात्रै पाकेको हुनु पर्छ ताकि फेरि हामीले चाउमिन बनाउँदाखेरि चाहिँ बनाउँदाखेरि चाहिँ टक्कै भएको होस् भन्ने खाले हिसाबले चाहिँ बनाउनु पर्छ त्यो चाहिँ मलाई एकदम टफ लाग्छ र अर्को दोस्रो कुरो त्यसमा चाउमिनमा मलाई दोस्रो कुरो टफ लाग्ने चाहिँ के हो भन्दाखेरि चाहिँ रेसिपीमा के हो भन्दाखेरि चाहिँ त्यसको जुन हामीले भेजिटेबल्स हाल्छौँ र भेजिटेबल्स हाल्दाखेरि कस्तो प्रकारले हाल्नु पर्ने अब अघाडि कुन चाहिँ हाल्नु पर्ने प्याज हाल्नु पर्ने कि क्याप्सिकम हाल्नु पर्ने कि टमाटर हाल्नु पर्ने कि त्यसमा म एकदमै कन्फ्युज हुन्छु र मलाई त्यो कुरा एकदमै टफ लाग्छ अन्त फेरि त्यो हाली सके पछि हामीले कति मिनटमा हाल्नु पर्छ त्यो एकदमै हामीले याद गरेर हाल्नु पर्ने हुन्छ जस्तै कि प्याज हालेको छौँ भने प्याज डढ्नु पनि भएन काँचो पनि रहनु भएन ठिकैको हुनु पऱ्यो त्यो साथ साथमा हामीले क्याप्सिकम हाल्दैछौँ भने त त्यसमा पनि त्यसलाई डढ्नु पनि भएन पाक्नु पनि भएन काँचै पनि रहनु भएन त्यसै गरी हामीले गाजर हाल्छ है त्यसै गरी हामीले सिमीहरू हाल्छ त्यसै गरी हामीले खोर्सानी हाल्छ धेरै कुरा हाल्छ त त्यो कुरालाई त्यो सब्जीलाई हामीले ब्याल्यान्समा पकाउनु त्यो एकदमै साह्रो हो र त्यो रेसिपी रेसिपीमा तपाईँहरूले अब के के हाल्नु हुन्छ र त्यसलाई अघि पछाडि गरेर हाल्नु पनि एकदमै साह्रो हो त्यस कारणले गर्दाखेरि चाहिँ मलाई चाउमिन एकदमै टफ लाग्छ र र बनाउनु एकदमै त्यसको रेसिपी मलाई अलिकिति धेरै गाह्रो पनि लाग्छ